ऋण लिनु चाहिँ पहिलाको भन्दा चाहिँ अहिले धेरै सामान्य कुरा हो पहिला पहिला आफ्नो जगा जमिनहरू बेच्नु पर्थ्यो अहिले चाहिँ त्यस्तो छैन अहिले चाहिँ धेरै सुविधाहरू बनाइदिएको छ जसमा कि अब ब्याङ्कहरूले पनि दिन्छ कम्ती सुदमा र एसएससी ग्रुपहरू छ अहिले धेरै सुविधा भएको छ पहिलाको भन्दाखेरि ऋण लिनु चाहिँ पहिलाको जस्तो धेरै गाह्रो चाहिँ छैन अहिले धेरै ठाउँमा माध्यमहरू धेरै माध्यमहरू छ ऋण लिनु र सजिलो पनि छ पहिलाको भन्दा धेरै